बहिनीलाई चाहिँ अब जुत्ता कस्तो चाहिएको त्यो भन्नु पर्यो नि पहिला ए अब घाउ कस्तोमा छ त्यो पनि बताउनु पर्यो ए औँलीमा त्यसो हो भने त अब हाम्रोमा त जुत्ताहरू त सबै किसिमको राखेको छ हो जुत्ता छ स्यान्डल छ अनि जुत्तामा चाहिँ सबै छ अब लोफरहरू पनि छ स्निकर पनि छ रनिङ सुहरू नि छ अन्त हजुर अब घाउको लागि हो भने त यो तपाईँले यो किट्टुहरू स्यान्डलहरू नै लगाएको राम्रो हुन्छ किनभने अब अहिले गरमको महिना छ हो जुत्ता लगाउनु भयो भने त पाक्छ तर पनि त्यो जुत्ता जुत्ता लुगाको जुत्ताहरू लगाउँदा हुन्छ त्यो पनि छ हाम्रोमा त्यो नेट नेट खालको जुत्ता छ कि अन्त एउटा चाहिँ छ यो प्लास्टिककै जुत्ता हुन्छ हो त्यसमा पनि त्यो नेट नेट छ त्यसले चाहिँ त्यति अब त्यो गरमको बेलामा त्यो खुट्टामा पसिना आउँदैन गरम हुँदैन त्यसले गर्दा घाउ पाक्दैन अन्त एउटा काम गर्नु सक्नुहुन्छ अब त्यो घाउमा त्यो पानीहरू लागेर सिमसारहरू जाँदा सिमे लाग्छ भने चाहिँ तपाईँले त्यो प्लास्टिकको पानी नछिर्ने जुत्ता नि लगाउनु सक्नुहुन्छ

होइन त्यो त प्लास्टिकको जुत्ताहरू सजिलो पनि हुन्छ हो खप्पै हाल्नु त छ अन्त त्यो लेसहरू लगाइबस्नु नि पर्दैन त्यो झिझो पनि छैन हो हजुर हल्कै हुन्छ प्लास्टिकको जुत्ता हो कि त्यो यस्तो कुर्कुच्चाहरू त फुट्दैन नि त्यसले त त्यो एकदमै अब त्यो गाउँ बस्तीमा लगाउने खालको नै हुन्छ कि कामहरू गर्दा बाहिर बारीतिर काम गर्दा लगाउने अन्त एउटा चाहिँ हुन्छ गम्बुट हुन्छ हो गम्बुट त प्रायःले लगाउँदैन अब झन् बहिनीहरूले त लगाउँदैन होला गम्बुट त हो अन्त त्यही अब प्लास्टिकको कि चाहिँ अब त्यो एकदम उयो जुत्ता नै लगाउँदा हुन्छ नभए चाहिँ एउटा त्यो छेँड छेँड भएको त्यो अब जस्तै हुन्छ त्यो जुत्ताहरू हुन्छ नि बृदेबल जुत्ता भन्छ नि हो त्यस्तो खालके त्यो छेँड भएको हुन्छ कि त्यहाँबाट चाहिँ हावा पस्छ त्यो पानीमा नजाने हो भने चाहिँ त्यो जुत्ता लगाउँदा हुन्छ अन्त पानीतिर हिँडनु छ अब बारी यताउतातिर काम गर्नुछ भने चाहिँ त्यो एकदम प्लास्टिकको त्यो दुलो नभएको चाहिँ लगाउँदा ठिक हुन्छ त्यो त छ दुई सय पचासदेखि पान सय सात सयसम्मको छ त्यसमा चाहि दुई सय पचासदेखि सात सयको जुत्ता हो त्यो ग्यारेन्टी चैँ दिनु सक्दिनँ तर पनि अब सधैँ लगाउनु भयो भने त्यो खप्छ पाँच सात महिनासम्म त खपिहाल्छ हजुर बाटाको बाटाको त अलिक महँगै पर्छ हो मैले चाहिँ अरू यता लोकल कम्पनीहरू नै भनेको त्यो चाहिँ अब बाटाको चाहिँ प्रायः चल्दैन कि अन्त हामी राख्दैनौ हो किनभने अब सस्तै दामको खोज्छ मान्छेहरूले घर बस्तीतिर अब त्यो बारीतिर काम गर्नुको लागि हो बाटाहरूको चाहिँ अलिक महँगै पर्छ तपाईँलाई अब बाटाकै बाटाकै चाहिन्छ भने म उयो त गरिदिन्छु खोजेर ल्याइदिन्छु मगाइदिन्छु नि हजुर हुन्छ हुन्छ म त्यो खोजेर म तपाईलाई भन्छु नि ल म फोटो पनि पठाइदिन्छु कि अन्त त्यसको दाम पनि पठाइद तर अलिक महँगो गर्छ है त्यसको चाहिँ अन्त त्यसमा त अब फिक्स रेट हुन्छ बाटाको त हो घटाउनु पनि त्यति मिल्दैन हजुर हजुर अब त्यसमा त्यो घटाउने त्यो मार्जिन पनि एकदमै कम्ती हुन्छ हो हुन्छ म कोसिस गर्छु नि ल धेरै चाहिँ अब घटाउनु सक्दिनँ पहिल्यै भनिदिइराखेको छु हुन्छ हुन्छ हुन्छ